यहाँ वेस्ट बेङ्गल पश्चिम बङ्गाल हामी त म त दार्जिलिङमा बस्छु यहाँ चाहिँ अब चलचित्रहरू देखाउनेहरू छ आइनक्स सिटी सेन्टरमा सिलगढीमा पनि छ आइनक्स दार्जिलिङमा विगबजारमा आइनक्स भेगामा भेगा सर्कल सिलगढी पायल सिनेमा हल सिलगढी यहाँतिर हामीले मुभीहरू हेर्छ अनि मनोरञ्जन गर्छ यहाँतिरको सबै कुरा सिनेमा हलको थिएटरहरूको लाइक राम्रो छ क्या यो सबै कुरा राम्रो छ थ्री डी टू डी सबैमा हर्नु सक्छ हामीले